हाम्रो गाउँमा प्रयोग गर्ने दौरा लगाउने लुगा दौरा सुरुवालहरू दौरा सुरुवाल चौबन्दी चोलो दौरा सुरुवालहरू कोटहरू अनि हात हतियारको बारेमा खुकुरी कचिया सिक्कल हँसिया फ्याउरोहरू जुवा को जुवा कोदालो हलो हलोहरू चाहिँ धान कोदो मकै रोपेको बेलामा जोत्छ त्यो जोतिसके पछि फेरि पटाहरू लगाउँछन् त्यहाँबाट हँसियाहरू हँसियाहरू खुकुरीहरू लुगा लगाउनेहरू डोको नाम्लो डोको नाम्लोहरू यिनीहरू सबैहरू चाहिन्छ